अब घरमा बस्ने म एउटा छु एउटा बिमारी नै छ एउटा बगानमा जान्छ छोरी एउटा नातिनी बिमार छ दुइजना बिमार अलि अलि फुलहरू पनि रोप्छौँ घरको उयसको लागि अलि अलि गुवा रोप्छौँ गुवाहरू बिक् बिक्री हुन्छ बिस हजार अठार हजार गरेर गुवा हेरी हेरी फल हेरी हेरी बिक्री हुन्छ अब फुलहरू त त्यति साह्रो रोप्नु सक्दिनँ म अब अलि अलि रोपेको डाले फुलहरू त रोप्छु बिक्री गर्नु चाहिँ रोप्दिनँ बिक्री गर्नेहरूले रोप्छ गाउँमा नानीहरूले रोप्छ म चाहिँ यसो घरको लागि यसो पूजा आजामा टिपेर चलाउनेहरू चाहिँ यसो फुलहरू चाहिँ छ त्यसो गर्छ नानीहरू पूजा गर्छ म त घरको पूजा पनि गर्दिनँ बुढी भएको मान्छेले के पूजा पनि गर्नु र र यसो नानीहरू टिपेर पूजा गर्ने चाहिँ फुल फुलहरू रोप् रोप्छु त्यति नै हो अरू त सक्दिनँ गुवाहरू पनि छ कोही मसिनो कोही फलेर बिक्री गऱ्यो बिक्री गर्नेहरू पनि छ अलि अलि गुवाहरू कसले स्याहार्छ भन्नु घरको वरिपरि अब स्याहार्नेहरू त छैन अब घरमा परिवार हाम्रो कम्ती छौँ नानीहरू छ मसिनो अब घरमा नाति म भएर अब छोरी त बगानमा जान्छ घर वरिपरि बोट बगैँचाहरू पानी लगाउनु मलहरू लगाउनु यसो गोड गाड चाहिँ हामीले गर् गर्छौँ नाति म भएर त्यो पनि अहिले बिमार छ र म एउटै छु अब सकी नसकी भए पनि यसो फाँड फुँड गोड गाड पानीहरू बच्चा गुवामा लगाउँछु अब के गर्नु त्यस्तै हुन्छ कोही सानो हुन्छ